ए निकित राई सर हो ए सुन्नु होस् न म ऋतु राई बोलेको कि म यता यहाँबाट बोलेको नि सिक्किमबाट बोल्दै छु कि बर्खर यता सिक्किम आएको छु हुनु चाहिँ म खास कलकत्तामा बस्छु हजुर मलाई यसो यहाँ दार्जिलिङको बारेमा चाहिँ के कस्तो छ हो यहाँनेर हातको कलाहरू के त क्राफ्ट आर्टहरू कस्तो छ भनेर जान्नु मन थियो अन्त मलाई तपाईँको नम्बर मलाई मेरो एकजना साथीले सिक्किमको साथीले दियो कि तपाईँले यसो कला गर्नु हुन्छ भनेर भन्नु हुँदै थियो कि ए भन्नु सक्नु हुन्छ हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सब बाँसहरूको हुन्छ हाम्रो

हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर कुन रिबा भन्नु भयो नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँले चाहिँ के के बनाउनु हुन्छ हजुर ए हजुर मलाई चाहिँ हुनु चाहिँ मैले पेरुङ्गो भन्ने सुनेको थिएँ कि त्यो पुरा काम लाग्छ भन्दै थियो यता मैले मेरो साथीलाई सोद्धा चाहिँ यहाँ सिक्किममा के त पेरुङ्गो पुरा काम लाग्छ यस्तो रीतिथितीमा भन्ने कुरा सुनेको थिएँ त तपाईँ त्यस्तोहरू पनि बनाउनु हुन्छ नि

हजुर ए हजुर ए हजुर ए हजुर हजुर

ए हजुर हुन्छ हुन्छ थ्याङ्क यु मलाई अलिक अलिक जान्नु थियो कि म यसो गर्छु कि म तपाईँको नम्बर यही हो नि तपाईँलाई म भेट्न आउन सक्छु हुन्छ ए हुन्छ हुन्छ हुन्छ धन्यवाद